मेरो नाम पेम्बा भोटिया मेरो एड्रेस बोङबस्ती म बिए पास बेकारी छु तर मेरो नानी दुइटा छ एउटा छोरा छ एउटा छोरी छ छोरी पढ्दैछ छोरा आफ्नो काममा लागेको छ म चाहिँ आफ्नो काम चाहिँ एउटा गाडी चलाउने व्यवस्था गरिरहेको छु समय पायो भने सोसियल वर्क पनि गरिरहेको छु